हेलो

हजुर ए तपाईँ गुरुआमा बोल्नुभएको ए हजुर भन्नुहोस् ए नानीहरू सब्जेक्टै अर्कै खालको पऱ्यो म्याथम्याटिक्स् भनेपछि नानीहरू अल्छी नै गर्छन् हाम्रो त्यसैगरी हिलको नानीहरू त म्याथम्याटिक्समा अलिक अल्छी गर्छन् पहिला पहिलाको सानो क्लास ठुलो अलिक ठुलो भएपछि अल्जेब्रा ट्रिगोनोमेट्री सब्जेक्टहरू गर्दाखेरि यो मेन्सुरेसन केके गर्दाखेरि चाहिँ अलिक अल्छी नै गर्छन् र पनि गर्दाखेरि अहिले मोबाइल छ मोबाइलमा पढउनु धेरै असुविस्ता हुँदोरहेछ अरू सब्जेक्टभन्दा चाहिँ ल्याङग्वेजहरू केकेभन्दा चाहिँ म्याथमेटिक्स एकदमै साह्रो हो पढाउनुको लागि चाहिँ नेपाली तै नेपाली त कता यताउति म्याथको त अब फर्मुलाहरू भन्नुपऱ्यो कतिवटा के गर्नु कतिवटा फर्मुला नयाँ नयाँ अब त्यो खास फर्मुलाहरू त फर्मुला बेगर त म्याथम्याटिक्स सब्टेक्ट्स हुनै हुँदैन फर्मुलाबाहेक तर पनि नानीहरूको ध्यानै हुँदैन यो कोविड भन्ने यो बिमारी कहिलेदेखि यो लकडाउन चाहिँ खोलिने हो कुन्नि लस भयो नि अब पढाउनु सब्जेक्ट कतिवटा सब्जेक्ट सजिलो हिस्ट्रीहरू हो भने त सजिलै हुन्छ कथा भन्नु त हो त्यो त तर म्याथम्याटिक्सहरूको चाहिँ अर्कै छ पारा प्र्याक्टिकल्ली त्यो सिकाउनु पऱ्यो अब फर्म

यस्तै छ के अरे के गर्नु अब पढाउनै पऱ्यो नानीहरूलाई त अब नेग्लेक्ट गर्नु भएन म्याथम्याटिक्स जस्तो सब्जेक्ट एकदम इम्पोर्टेन्ट जहाँ पनि काम लाग्छ म्याथम्याटिक्स हायर क्लासतिर म्याथम्याटिक्स जानेकै हुनुपऱ्यो तर पढाउनै साह्रो परिसक्यो यहाँ त लकडाउनले गर्दाखेरि क्लासमा पढाउनु र यो उसमा पढाउनुमा धेरै फरक छ क्लासमा पढाउनु तर अब लकडाउन खोलिजाला अब कोसिस हुँदैछ प्रधानमन्त्री नानीहरूलाई भन्दा पनि टी नानीहरूलाई भन्दा पनि टिचरहरूलाई साह्रो पऱ्यो त्यो फिसहरूलाई बढाउनु व्यवस्था बा राम्रो सम्हाल्नुदेखिको के हो रातभरि निन्द्रै लाग्दैन नानीहरूले पढाउनु स्ट्रिक छ हामीलाई खेरि टिचरहरूलाई त हवस् त्यसै गरौँ